मैले त्यस्तो साह्रो खेतीपातीहरू त गरेको छुइनँ तर पनि रोप्नु मन हुन्छ कि आलुहरू कहिले कहिले चाहिँ रोपिन्छ जस्तो कि आलुहरू बन्दकोपी खोर्सानी टमाटर बैगनहरू अझै अनेक अनेकहरू पनि छन् जो रोपिन्छ र र मकैहरू रोप्नुपऱ्यो भने चाहिँ मार्च एप्रिल त्यो चाहिँ रोपिन्छ त्यतिखेर चाहिँ अलिकति पानीहरू आउने पनि हुन्छ र मौसमहरू नि राम्रो हुन्छ अनि र त्यो उयो फलफुलहरू चाहिँ राम्रोसँगले फल्छ र त्यो चाहिँ सुक्दैन सुक्दैन अझै राम्रो राम्रो थोकहरू हुन्छ जस्तो कि खोर्सानी भयो त्यस्तै गरेर रोप्दा रोप रोप्दाखेरि नै त्यस्तो चाहिँ म ती क्या जाडो महिनातिर त्यस्तो यो घाम पनि ना नलागेको ठिकैको लागेको घामहरू पनि साह्रै यो लाग्यो भने पनि त्यस्तो सुक्ने उयो डरहरू हुन्छ र रोपेको र नरोपिएकोमा के कामहरू चाहिँ हु हुँदैन र र जे पनि उयो साग सब्जीहरू रोपिन्छ र र समय र समय हेरेर चाहिँ यो रोप रोप्ने सबै सब्जी थोक र उयो सबैको थोक चाहिँ सबै रोप्ने चाहिँ के अलग अलग अलग अलग टाइमहरू नि हुन्छ र सेम सेम टाइम पनि हुन्छ बेसी चाहिँ अलग अलग टाइम ज जस्तो कि मकैहरू भयो तिनीहरू चाहिँ नि मार्च एप्रिलतिर रोपिन्छ र अरू अनेक अनेकहरू हुन्छ र अनेक अनेक अनेकहरू रोपिन्छ र राम्रो पनि हुन्छ घरमै यो रोपेको सब्जीहरू घरमै रोपेको घरमै रोपेको अनेक अनेकहरू खायो भने हेल् हेल्दी पनि हुन्छ र अब यो बजरको उयो बजारको उयो भन्दा चाहिँ साह्रै हेल्दी हुन्छ घरमा रोप् घरमा रोपेको नि र उयो राम् उयो राम्रो पनि हो र उयो घरमा रोपेर खा खाएको अनेक अनेकहरू राम् एउटा राम्रो पनि हो र उयो रोप् को कोले चाहिँ रोपिँदैन र को कोले चाहिँ रोप्छ रोप्छ र उयो मैले पनि उयो बेसी त रोपिन्दैन र पनि अलिअलि भए पनि त उयो रोप् रोप्नु त रोप्छ उयो आफ्नै मन हुने र अरूले रोपेको देखेर आफूले आफूले पनि रोपेको र उयो म पनि रोप्छु कहिले कहिले कहिले जे जे आलुहरू भयो बैगन अदुवाहरू आलु आलुहरू लसुनहरू प्याज प्याजहरू भयो बैगुनहरू भयो काँक्रा भयो इस्कुसहरू भयो र अनेक अनेक चाहिँ रोप् रोपे त रोपिन्छ अनेकहरू नै रोप्पिन्छ सबै रोकिन् रोपिन्छ र उयो सबैको उयो समयहरू चाहिँ अलग अलग हुन् हुन्छ र हेल्दी पनि हो र राम् राम्रो पनि हो त्यो प्रेक्टिस जस्तो नि हो र सानैदेखिको रोप्दै आयो भने चाहिँ हाम्रो यहाँ छोराछोरीहरू नि यो रोप्नु सिक्छ र त्यसले चल्दै जाँदा चाहिँ अलिक रे क घरको खर्चहरू नि निस्किन्छ र घरको खर्चहरू नि निस्किन्छ र आफूलाई न आफ्नोलाई चाहिँ खाने पैसा नि हुन्छ पकेट खर्चहरू नि हुन्छ इस् स्कुल खर्च नि हुन्छ र एड्मिसन गर्ने स्कुल एड्मिसन गर्नेहरूको लागि पैसाहरू नि हुन्छ अझै अनेक अनेकहरूको लागि नि घर बनाउनेहरूको अरू अनेक हो घाम घरको कामहरू पा पर्ने पैसा दिनेहरूमा नि अलग अलग सहयोग त हुन्छ र यति नै